हाम्रो हामी त बजारमा बस्छ गाईवस्तु पाल्ने ठाउँ छैन त्यो तिनीहरूलाई टाइम टाइममा दानाहरू दिनु पर्छ घाँसहरू हाल्नु पर्छ सफा गर्नु पर्छ तिनीहरू बस्ने